हो मो सब्जी दोकानी हो

सब्जी हरियो सब्जी प्रायः सबै नै छ बस्तीबाट आएको एकदम कोपी छ कोपी छ आलु छ मुला छ प्रायः सबैकुरा छ आलु अहिले बजारमा पच्चिस रुपियाँ छ

बजारको रेटै त्यस्तै छ तपाईँ आउनुहोस् अलिकिति घटाएर लानुहोस् अलि अलि दिँदा त भइहाल्छ अब तपाईँ कति लिनुहुन्छ अब पाँच केजी दस केजीमा अर्कै छ बिस केजी पच्चिस केजीमा अझै घटाउँला तिस चालिस केजीमा त अझै घटाउँछ हजुर तपाईँलाई त पल्लो टिस्टामा पर्छ सस्तो परिहाल्छ आउनुहोस् अब मेन बैगुनहरू पनि छ भेन्डी पनि आएको छ बजारमा बैगुन अहिले बजारमा त पावाको हिसाबमा बिक्री हुन्छ तपाईँ आउनुहोस् न चालिस पैँतालिस रुपियाँमा मिलिहाल्छ बजारमा त साठी सत्तरी साठी रुपियाँ भएकोमा नयाँ आएको हजुर हो हजुर साहब जतिखेरसम्म हुन्छ

हुन्छ अहिले ल राखेँ ल